पानीको विषयमा भन्नु पर्दा पानीको श्रोतहरू त छन् तर अब हाम्रो गाउँदेखि चाहिँ अब धेरै टाढामा छ अलिकति अलिकति भन्दा पनि अब धेरै पानीको लागि चाहिँ धेरै नै दुःख गर्नुपर्छ जस्तो वर्षमा अब झरी हुन्छ जस्तो पानी झरी टाइममा बर्खाको माझमा पैह्रोहरू जान्छ त्यो टाइममा समस्या हुन्छ कोही बेला पिउने पानीसम्म हुँदैन अन्त त्यसले गर्दाखेरि चाहिँ पानी त हुन्छ त्यस्तो अब हामीले कहीँबाट किनेर खानु चाहिँ अब पर्दैन दुःख सुख अब हामीले गएर भए पनि के गरेर बनाएर भए पनि एउटा हामीले गाउँमा पानी चाहिँ हामीले एभाइलेबल गर्नु चाहिँ सक्छौँ तर हामीलाई दुःख चाहिँ समस्या चाहिँ त्यही हो अलिकति टाढो जानु पर्छ गाउँदेखिको टाढो गएर बनाएर ल्याउनु पऱ्यो बाटो बाटो पैह्रोहरूले बिगारेको हुन्छ त्यसलाई बनाएर ल्यायो भने चाहिँ अब गाउँमा पानी चाहिँ गाउँको मान्छेलाई चाहिँ प्रशस्तै नै हुन्छ भनुम्